बलिवुड र टलिवुडले भारतमा सबैतिर फेसन ट्रेन्डलाई प्रभावित गरेको छ अहिले उनीहरूले उनीहरूले गर्दाखेरि अब हाम्रो छोरी छोरीहरूले पनि सानो सानो केटाकेटीहरूले त्यस्तै खाले पहिरन नै त्यस्तो खाले फेसन नै न लगाउनु खोज्छ अनि तिनीहरूको पहिरन शैलीको कारण हामीलाई मनपर्ने चलचित्रहरू चाहिँ अब जस्तो अब नेपालीमा कुसुमे रूमाल भयो मितिनी भयो त्यस्तैहरू छन् अनि पात्रहरूमा चाहिँ को को छ भनेदेखि जस्तो अब डेनी डेन्जोङपा भयो अनि त्यस्तै छन् अनि चलचित्रबाट यस्तै पहिरन बनाउने प्रयास त गरेको छुइनँ किनभने अहिलेसम्म हामीले सिलाइ बुनाइमा खालि के अरे टोपी मोजाहरू यस्तै मात्रै बनाउने गरिन्छ त्यही लागि त्यस्तो प्रयास चाहिँ गरेको छैनौँ